हेलो ए साइँली बहिनी सुन्दैछौ

ए सुन न सुन्दैछ होइन अलिक अलिक अलिक नेटवर्क डिस्टर्ब रहेछ हौ तिमीलाई एउटा कुरा भनौ भनेको त्यो कालिम्पोङमा अहिले बिहिबारे हाट लाग्दोरहेछ कि बिहिबारे हाट लाग्दोरहेछ नयाँ त्यो नयाँ सब्जीहरू पनि निकालेको छ हो अहिले नयाँ उयो गरेको रहेछ कि अन्त एकदिन मिलाएर जानुपर्छ होला हौ यसो के रहेछ कसो रहेछ हेर विचार गर्नु पनि घुम्नु पनि हुन्छ हो यसो नयाँ सब्जीहरू पनि लिएर आउँ कस्तो रहेछ के रहेछ भनेर कल गरेको हौ गाडी मिलाएर जाउँ न एकदिन बिहिवारको हाटमा राम्रो राम्रो सब्जीहरू पाउँछ भनेको सुनेको थिएँ डल्लेहरू पनि सस्तो सस्तो पर्छ अरे हो खोर्सानीहरू हो नि हौ राम्रो रहेछ नि हौ अहिले त अन्त एकदमै सस्तो रेन्जमा

उम् बिहिवार चाहिँ सस्तो रेटमा दिन्छ अरे त्यहाँ बस्तीबाट ल्याएको हुन्छ अरे कि बोङबस्तीबाट डल्ले खोर्सानीहरू भयो धेरै कुरो पाउँछ अरे हौ त्यहाँ कि अन्त बिहिवार यसो मिलाएर एकदिन दुई दिन छुट्टी निकालेर चाहिँ जाउँ न अन्त म नि यसो अन्त म पनि जाउँ भन्दैछु कहिले जाने अन्त फिक्स गर न अन्त तिमी पनि एकदुईजना साथीहरू निकाल हो अन्त यसो गाडी मिलाएर जाउँ न अन्त पाँच छजना चार पाँचजना गयो भने यसो चार पाँच सय रुपियाँ तिर्दा भइहाल्छ गाडी भाडा यसो घुम्नु पनि हुन्छ हो दस बजीतिर बाह्र बजीतिर जाँदा पनि भइगयो नि म पनि मेरो साथीहरूलाई भन्छु कि दुईजना जस्तो जान्छ मसित तिनजना भयो तिमीसित चारजना अन्त तिमीले दुईजना जस्तो खोज न

अँ यहाँ सबैजना तम्सिरहेको छ सबै गाउँको गएछ कि साथी भाइहरू हिजोअस्ति हेर्नु लागि नयाँ बिहिवार चाहिँ राखिदिएको छ अरे नि त कमानको लागि कि बस्तीहरूकोलाई सस्तो पाउँछ अरे हौ मैले त अस्ति युट्युबमा पो हेर्दै थिएँ हौ बिहिबारे हाट खोलेको छ कालिम्पोङमा भनेर सुनेको थिएँ हो त्यही हो कि होइन रहेछ भनेर साह्रो बिहिबारे हाटको भाइरल हुँदैछ नि त के चाहिँ रहेछ के चाहिँ पाउँदो रहेछ कतिको सस्तो चाहिँ पाउँदो रहेछ सबैले सस्तो सस्तो दिन्छ अरू दिनमा भन्दा भनेर सुनेको थिएँ कि त्यही भएर तिमीलाई फोन गरेको हौ अनि के चल्दैछ अन्त अहिले घरमा सबै ठिकै छ नानीहरू ठिकै छ बाजे बाउहरू ए ल राखेँ है भरे भोलितिर फोन गरौँ न अन्त ल मिलाउ मिलाउ ल ल ल